हामी महिलाहरूले चाहिँ दिनहुँ धेरै सङ्घर्ष गर्नुपर्छ बिहान उठ्यो घरको काम गर्नुपर्छ खाना बनाउनुपर्छ घरको काम गरेर पनि फेरि महिलाहरू कतिजना त बाहिर काममा जान्छ घरको सबै सकेर फेरि बाहिर काम गर्नु पनि जानुपर्छ त्यति मात्र हुँदैन फेरि घरको आमाहरूले नानीहरू पढेको हुन्छ नानीहरूको टेन्सन अलग्गै आफ्नो हस्बेन्डहरूको टेन्सन अलग्गै अब महिलाहरूले चाहिँ दिनहुँ यति डरलाग्दो सङ्घर्ष गर्नुपर्छ कि के भन्नु अब महिलाले जतिको त सङ्घर्ष कसले गर्नसक्छ होला र एउटा बहिनीको भूमिका पनि लिनुपर्छ छोरीको भूमिका एउटा आमाको एउटा पत्नीको एउटा समाजमा दिदीबहिनीको यसरी नै साँच्ची नै डेली महिलाहरूले चाहिँ आफ्नो सङ्घर्ष गरी राख्नुपर्छ अन्त अब त्यति मात्र पनि कहाँ हुन्छ कतिको त अब घरमा पैसा रुपियाँको त्यस्तै दुखहरू पनि हुन्छ अब धेरै नै सङ्घर्ष गर्नुपर्छ महिलाहरूले त अब अब पहिला पो पहिलाको जमानामा पो यस्तो यस्तो पनि हुन्थ्यो अब बुढाले कमाएर ल्याउँथ्यो र त्यो कमाइले चाहिँ घर चलाउनुपर्थ्यो तर आजकल त्यस्तो आजकल चाहिँ त्यस्तो हुँदैन बुढाहरू सँगसँगै बुढीहरू पनि कमाउन जानुपर्छ अन्त यस्तो नै हो अब महिलाहरूको सङ्घर्ष यसरी नै गर्नुपर्छ त्यही त एउटा महिला भएर जन्मिनु जस्तो ठुलो भूमिका चाहिँ केही पनि होइन त्यही त अझै महिलाहरू त झन् अब पढेको छैन भने त झन् यो समाजमा धेरै नै महिलाहरूलाई तल्लो दर्जामा मान मान्छेहरूले राख्छ तर अब पहिलाकोभन्दा चाहिँ अहिलेको आमाबाबु चाहिँ यति राम्रो छ महिलाहरूले आफ्नो छोरा छोरीलाई आफूले जति नै दुख गरे तापनि आफ्नो छोरा छोरीलाई पढाएर लैजाने आफू जस्तै हामी आफूले जस्तै दुख नगरोस् भनेर आमाबाबुले आजकलको नानीहरूलाई चाहिँ त्यसरी सोच्छ अँ अहिले त छोरीहरू पनि धेरै एडभान्स भएको छ छोराहरूलाई भन्दा पनि मान्यता चाहिँ छोरीहरूलाई दिएको छ किनभने महिलाले गरेको दुखले गर्दा चाहिँ आजकल सबैको महिलाहरूको दिमागमा चाहिँ त्यो खुलिएको छ छोरीहरूलाई पनि पढाएर अघि बढाउने त्यस्तै नै छ अहिले